म यहाँनिर यो भोलपुरमा चाहिँ आउँदैछु अन्त त्यहाँनिर चाहिँ मलाई एक दुई दिन त्यहाँनिर अलिकति वरिपरिको ठाउँहरू घुम्नु छ अनि त्यहाँनिरको चाहिँ वेदरहरू कस्तो छ अहिले बाटोहरू कस्तो छ हजुर मेरो नाम नर्मदा रम्पिङ र त्यहाँ चाहिँ बाटोहरू अहिले वेदरहरू कस्तो छ होला त्यहाँ अन्त ए

अँ मलाई होटलहरू पनि चाहिएको छ अलिकति ए एक दुई दिनको लागि अलिकति राम्रो सस्तो होटलहरू चाहिएको छ त्यसको लागि

त्यहाँ अब कुन कुन चाहिँ घुम्ने राम्रो जग्गाहरू छ त्यस त्यसको लागि चाहिँ मलाई अब बताइदिनु नि त्यहाँ

ए

ए ए

ए ए हुन्छ त्यसो भए म ए हुन्छ हुन्छ म पनि यो एड्रेसहरू पठाइदिन्छु हुन्छ त्यहाँदेखि चाहिँ मलाई ए ओके ओके थ्याङ्क्यु